मेरो बगैँचामा फुलेको फुलहरू चाहिँ म कतिवटा चाहिँ टिपेर भर्ने गर्छु मेरै आफ्नै कोठा सिटिङ रूमहरू सजाउने गर्छु अनि कोही बेला यताउति छिमेकीहरूलाई पनि दिने गर्छु अनि कतिवटा चाहिँ बिउ राख्छु अनि कतिवटा चाहिँ फुलेर त्यतिकै ओइलाउँछ त्यतिकै बारीमै हुन्छन् अनि कतिवटा फलहरू चाहिँ म टिपेर बाँड्ने नै गर्छु कारण एकैजनाले सबै फल खाइसक्दैन परिवारलाई पनि पुगेर त्यो धेरै भएको खण्डमा म मेरो आफन्तहरूलाई पनि पठाइदिन्छु अनि साथीभाइहरूलाई लगिदिन्छु छिमेकीहरूलाई पनि बाँडेर खान्छु